सार्वजनिक यातायातको अभावमा खराब बाटा घाटाहरू जस्ता हामीले धेरै अनुभव गरेका छौँ जस्तै अब टिस्टामा बाढी आएर तपाईँको जुन प्रकारको यातायातको लागि ठप्प भएको छ एकदम त्यहाँनेर तपाईँको मुनिबाट जुन खोलाको मुल्कोहरू कुदिरहेको छ भने हामी माथिबाट तपाईँको भित्र खोलिएर एक प्रकार समान ओढार जस्तो भएको छ तपाईँको त्यस्तो बाटोहरूमा हामी यातायात गर्ने समस्या आइपरेको छ र हामीले समस्या भोग भोग्नु परिरहेको छ र अब यस्तो यातायातहरू गरेका छौँ अब गर्नु पर्यो जिन्दगीमा अब हामीले यो कुरो जुन कुरोको अनुभव गरिएको थिएन अब यो समस्याहरूको सामनाहरू त अहिले फिलहालमा हामीले गरिरहेकै छौँ विशेष गरेर बर्खाको टाइममा अब यो यातायातको यस्तो बर्खाको टाइममा पनि होइन तपाईँको समय बितिसक्यो र जुन अब अक्टोबरतिर अब यस्तो खाले यातायात गर्नुको लागि असुविधा हुन्छ भन्ने कसैलाई अब सम्भावना थिएन अब अहिले फिलहाल चाहिँ अब हामीले यातायात त्यस्तैमा गरिरहेका छौँ भनौँ